हेलो हो त हजुर हजुर हजुर तपाईँलाई हजुर ठाउँहरू छ त्यहाँ तपाईँलाई प्याकेजहरू तपाईँलाई म वाट्सएपमा मेनु गर् पठाइदिन्छु कि त्यो प्याकेजेस हेर्नु होस् अन्त भन्नु होस् न मलाई त्यसमा होटेलहरू हजुर त्यसमा कम्बाइन छ प्याकेजेसमा नि होटेल पनि छ तपाईँको के अरे साइडसिइङ्हरू पनि छ तपाईँ कति दिनको लागि होल्ड गर्नु हुने कालिम्पोङमा पन्ध्र डेज अब तपाईँ फिफ्टिन डेजै घुम्नु हुन कालेम्पोङमा नै घुम्नु हुने कि आउट अब् कालेम्पोङ पनि घुम्नु जानु हुन्छ फिफ्टिन डेजभित्रमा ओके हजुर ओके त्यसो भए तपाईँलाई मैले अहिले पठाएको छु हेर्नु होस् त त्यहाँनेरि वाट्सएपमा त्यहाँ त्यहाँनेरि फोर डेज फोर डेजको छ फोर डेज फोर नाइट हो त्यसमा तपाईँको छ टेन थाउजन्ड फोर डेज फोर नाइटको टेन थाउजन्ड विथ के अरे डिस्काउन्ट तपाईँलाई हजुर हजुर हजुर हुन्छ तपाईँको डिस्काउन्ट कि टेन थाउजन्डमा तपाईँको हजुर हुन्छ